हेलो भाइ कहाँ छौ तिमी स्ट्यान्ड आइपुग्यौ ए म पनि स्ट्यान्डमै छु त तिमी कतापट्टि छौ म एता अलगडा पेदोङ स्ट्यान्डको अचार दोकान अगाडि उभिइरहेको छु हेर त तिमीले तिमी कहाँ छौ मैले त तिमीलाई देखेको छुइनँ त